हाम्रो घरमा भान्सा घरमा भान्साघर त हुन्छ सबैको भान्साघर हुन्छ त्यसमा भाँडाकुँडाहरू पनि छन् हुन्छ भाँडाकुँडाहरू जस्तै कराई डेक्ची प्रेसर कुकर पन्यु डाडु चम्ची हरू हुन्छ र प्रेसर कुकरमा हामी नपाक्ने चिज जस्तै चाना भयो मासु भयो पकाउँछौँ हामी त्यसमा र कराईमा हामी सागसब्जीहरू पकाउँछौँ सागसब्जी पकाउँछ कराईमा अनि भाँडाकुँडाहरू